बिहाहरूमा चाहिँ हामीले पानीको कसरी व्यवस्था गर्नु सकिन्छ भनेदेखि चाहिँ कालिम्पोङमा त पानीको दुःख नै छ दुई दिन पछाडि या तिन दिन पछाडि पानी आउने गर्छ र घरको पानीको घरको नाला नलको पानीको चाहिँ हामीले रिजर्भ गर्नु सकिँदैन त्यसले गर्दाखेरि चाहिँ हामीले पानी किन्नुपर्छ र जब हामीले पानी किनिन्छ त्यतिबेला हामीले सिन्टेक्सहरूमा चाहिँ हामीले पुरा पुरा पानी तिन चार वडा सिन्टेक्समा चाहिँ हामी किनेर पानी चाहिँ रिजर्भ गरेर चाहिँ त्यसको बादमा मात्रै हामीले बिहाको लागि चाहिँ त्यो सबै अरू कुरोहरूको चाहिँ हामीले जतन गर्नु सकिन्छ तर बिहाको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले पानीको चाहिँ यसरी किनेर भए पनि हामीले जतन गर्नुपर्छ अनि अरू गेस्टहरूको लागि चाहिँ हामीले उयो उसमा पाउँछ भुल्डुङमा पानी पाउँछ त्यो भुल्डुङको पानी ल्याएर चाहिँ हामीले कन्टेनरमा हालेर त्यसरी पनि हामीहरू बाँड्न सकिन्छ किनकि प्लास्टिक हामी चलाउँदैनौँ र त्यसरी नै हामीले भुल्डुङको पानी किनेर पनि खाने पानी किनेर हामी चलाउनु पर्छ